पुरानो गीत र अहिलेको गीतमा चाहिँ मलाई अहिलेको गीतहरू ट्याक्कै मनपर्दैन विशेष धेरजसो म आफैले नै रचेको गीतहरूमा नै गाउँदैछु त्यसले गर्दा पुरानो गीतमा चाहिँ मलाई अरुणा लामाले गाउनुभएको गीत एउटा मनपर्छ एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ भन्ने गीत र अझ पप् पुरानो गीत चाहिँ छ ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो भन्ने गीत र यही गीत म सुनाइदिनु पऱ्यो ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो जाँदैन वाचा खेर पर्ख लिन आउँला ए कान्छा मिरेमिरे उषामा औँठी साट्न आउनु सिरमा रेशमी फेटा बाँधी आउनु अमूल्य हिरालाई फुलैफुलको डोली बाजालाई अघि लगाई वैशाखैमा आउँला ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो जाँदैन वाचा खेर पर्ख लिन आउँला ए कान्छा उबानो सिउँदोमा सिन्दुर छरिदिउँला सुनको चुराले नारी सजाइदिउँला ओबानो सिउँदोमा सिन्दुर छरिदिउँला सुनको चुराले नाडी सजाइदिउँला सितारा जडेको घुम्टो म ओढी सुस्तरी लाजले निहुरी म आउँला ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो जाँदैन वाचा खेर पर्ख लिन आउँला ए कान्छा